हेलो यो रीतिका रेस्टुरेन्ट हो आज रीतिका रेस्टुरेन्ट खुल्ला छ भने मेरो साथीको आज बर्थडे रहेछ त्यही लागि मैले यहाँबाट सधैँ लान्थेँ आज म कन्ट्याक्ट गर्न गरिरहेको छु छ भने प्लिज मोमो चाउमिन अरू जेसुकै हुन्छ त्यो सबै ल्याइदिनु होस् र मे र कन्ट्याक्ट नम्बर मुनि दिएको छ